नेपाली भाषाको संरक्षण सम्बर्दनको लागि पहिले नै हाम्रो निकै अगाडि देखि नै यस्तै आन्दोलनहरू के के भएर हामीले एउटा के प्राप्त गर्न सकौँ भने हाम्रो भाषालाई भारतको आठौँ अनुसूचीमा मान्यता प्राप्त छ तर मान्यता प्राप्त हुँदाहुँदै पनि हाम्रो भाषा प्रयोगमा हामी ल्याउन सकि रहेका छैनौँ किनभने हामीहरूलाई खासै भनौँ भने देशको हाम्रो जुन चाहिँ राजनैतिक या अराजनैतिक संस्थाहरूद्वारा यो भाषालाई प्रयोगमा ल्याउनका लागि कुनै ठोस् कदम नै उठाइएको छैन जस्तै बङ्गालभित्र हामी बस्छौँ बङ्गालमा हाम्रोमा यहाँनिर रासन कार्डमा पनि नेपाली भाषामा नलेखेर बङ्गालीमै लेखेको आउँछ अब बङ्गाली भाषाले पनि मान्यता प्राप्त छ नेपाली भाषा पनि मान्यता प्राप्त छ तर यसलाई संरक्षण गर्नुको लागि यसको सम्बर्दनका लागि त हाम्रो पनि त कागज पत्रमा आउनु पर्यो नि त हामीहरूलाई पनि त नेपालीमा पत्रचार गर्ने हुनु पर्यो यहाँबाट हामी पत्रचार नेपालीमा गर्यौँ भने यहीँ मात्र सिमित रहन्छ कालिम्पोङ दार्जिलिङमा मात्र सिमित रहन्छ जब कि यो चिजहरू त स्टेटमा पनि बिधान सभामा पनि पारित हुनु पर्यो नि किनभने त्यहाँ पनि त हामीहरूले नेपालीमा पठाएको चिट्ठीहरू त त्यहाँ पनि त पढेर बुझोस् त्यहाँ त्यसमा कार्वाही हुनु पर्ने जस्तो लाग्छ मलाई अब यहाँनिर प्रयासमा त हाम्रो के भइ रहेको छ भने देखिन हामी त कोसिस गर्छौँ नि हिजो अस्ति हो हामीले एउटा या एउटा डेलिगेसन पनि दिएको थियौँ यहाँको डिएमलाई गएर हाम्रो एउटा मञ्च छ जसले चाहिँ हामी छ सातजना गएर एउटा चिट्ठी बनाएर दिएको छौँ जस्तै बजारमा हाम्रो कालेबुङ बजारमा बाहिरबाट आउँछन् बाहिरबाट त्यो कतिवटा ए़डहरू लिएर आउँछन् त्यो पोस्टरहरू लगाउँछन् त्यो होस्टिङ त्यो बोर्डहरू लगाउँछन् त्यसमा नेपालीमा लेखिएको हुन्छ तर नेपालीको स्पेलिङ प्रायप्राय नै के हुन्छ मिस्टेक भइ राखेको हुन्छ नेपाली भाषामा शुद्धिकरण भन्ने केही पनि छैन अब त्यहाँ शुद्ध नेपाली भाषा प्रयोग गर्नुको लागि भनेर त्यो बोर्डहरू त्यो होस्टिङहरूमा त्यो नराम्रो त्यो अशुद्ध भाषाहरू प्रयोग नहोस् भनेर हामीहरूले पत्रचार पनि गर्यौँ अब हामी एउटा कालेबुङ सचेत मञ्चको पक्षबाट पत्रचार त गर्यौँ नि तर यसमा चाहिँ के गर्नु पर्छ भन्दाखेरि चाहिँ सबै कालिम्पोङ दार्जिलिङ सिक्किम जति पनि नेपाली भाषी क्षेत्रहरू छ यहाँ हामी त नेपाली भाषा त हामी त सानो टोलीले मात्रै बोल्छौँ देशमा हाम्रो त अल्पसङ्ख्यक हामी भइसकेक छौँ र यसलाई संरक्षण गर्नुको लागि अब हामीले चाहिँ के गर्नु पर्छ भने सबै विज्ञ विज्ञ व्यक्तिहरूले पनि सबै सङ्घ संस्थाले पनि यसलाई चाहिँ अगाडि सार्दै यसलाई अगाडि बढाएर तपाईँँहरूले पत्रचारहरू नेपालीमा गर्नु पर्यो सबै जग्गामा नानीहरूलाई पनि नेपालीमै सिकाउनु पर्यो भन्ने चाहिँ मेरो आवहान छ धन्यवाद